मैले चाहिँ यो फ्लिपकार्टबाट जुन प्यान्ट मगाएको थिएँ फर्स्ट टाइम साह्रै दामी क्वालिटी है साह्रै फिट साह्रै मज्जाको आएछ अब आइन्दा पनि केही मगाउनु छ भने है यही एप्पबाट चाहिँ म फेरि समानहरू मगाउँछु